भारतका केही महत्त्वपूर्ण स्थलहरू तथा पर्यटकहरूको आकर्षणहरू के के छन् भन्दा भारतमा थुप्रै स्थलहरू तथा पर्यटकहरू छन् जस्तै सिक्किममा चारधाम कालिम्पोङमा डेलो र सिक्किमको सिक्किमको कति जग्गाहरूमा पेलिङमा स्काई वाक र पे पेलिङमा स्काई वाक छ र राति घुम्दाखेरि घुम्ने जग्गा एम जी मार्ग एम जी मार्गमा चाहिँ धेरै मानिसहरू बाहिरबाट आएर घुम्ने गर्छन् र रातभरि त्यहाँ घुम्छन् त्यहाँ वातावरणहरू राम्रो हुन्छन् र झाँक्री फल्स जो सिक्किममै छ त्यहाँ पनि धेरै पर्यटकहरू आएर घुम्ने गर्छन् घुम्छन् र नाम्चीमा नाम्चीमा चारधाम छ चारधाममा पनि धेरै मानिसहरू आउँछन् आएर घुम्छन् घुम्छन् त्यहाँ धेरै राम्रो वातावरणहरू पनि छ परिवेशहरू पनि एकदमै राम्रो छ र राभाङ्लामा बुद्ध बुद्ध पार्क छ बुद्ध पार्कमा पनि धेरै मानिसहरू उ बाहिरबाट आएर घुम्ने गर्छन् र यस्तै भनौँ भने कालिम्पोङमा डेलो डेलोमा पनि धेरै मानिसहरू आउने गर्छन् आएर घुम्ने गर्ने घुम्ने गर्छन् डेलोमा पनि धेरै कुराहरू राम्रा राम्रा छन् दार्जिलिङमा सिन्चेल धाम छ सिन्चेल धाममा हरेक कुराहरू पुरा हुन्छ आफूले चाहेको सबै कुराहरू पुरा हुन्छ ल सिलगढीले सिलगढीको कुरा गर्दा पनि सिलगढीमा पनि धेरै कुराहरू छन् जस्तै घुम्ने जग्गाहरू हेप्पी ल्यान्ड भयो पार्कहरू भयो सिटी सेन्टरहरू भयो सबै कुराहरू छन् र दार्जिलिङमा महाकालधाम र सिन्चेल मन्दिरहरू छ जहाँ हरेक कुराहरू आफूले चाहेको हरेक कुराहरू पुरा हुन्छ र यहाँ महाकालधाम छ दार्जिलिङमा जो बाहिरबाट आएर उनीहरूले भाकल राख्छन् र त्यो कुराहरू पनि पुरा हुन्छन् र रेपवे जहाँ बाहिरका पर्यटकहरू आएर घुम्ने गर्छन् आफ्नो लाइफलाई इन्जोय गर्ने गर्छन् त्यो कुराहरू पनि छन् र त्यहाँ पनि हरेक कुराहरू पुरा हुने गर्छन्